हाम्रो ग्रामीण क्षेत्रबाट बजार जानु जानुको लागि यातायातको अभाव त छैन तर यातायात प्रसस्त मात्रामा पाइन्छ यातायातमा दिने जुन चाहिँ भाडाहरू हाम्रा गाउँ बस्तीका ग्रामीण इलाकाका मानिसहरूले भाडाहरूमा धेरै धेरै बेसी भारा तिर्नु परेकोले गर्दाखेरि ती गाउँ गाउँ बस्तीका मानिसहरू स्वास्थ केन्द्रमा गएर स्वास्थ सेवा उपलब्ध गराउने आफूले स्वास्थ्य लाभ उठाउने र स्कुलहरूमा गएर नानीहरूलाई स्कुलहरू पढाउनुको लागि धेरै असुविस्ता त भएको छ र अब यसमध्यमा पनि ती अहिलेका तेल को जुन चाहिँ डिजेल पेट्रोलको भाउहरूले गर्दाखेरि ती ड्राइभरहरूले पनि यति सस्तोमा लान नसकेका होलान् र यी सबै सबै हेर्दाखेरि चाहिँ र गाउँ आफ्नो आफ्नो गाउँमा बजारदेखि धेरै टाढा टाढा गाउँ भएकोले गर्दाखेरि चाहिँ स्वास्थ्य केन्द्रहरू भए यस्ता राम्रा राम्रा स्कुलहरू पनि गाउँ बस्तीभित्र बनाउन सरकारले बनाइदिएदेखि चाहिँ धेरै थिए भाडाहरू तिरेर जान नसकेका जति अभि अभिभावकहरू छन् जति मानिसहरू छन् जति बरामीहरू छन् ती सबैले नि आफ्नै गाउँमा पनि सेवा पाउन सक्ने थिए